हजुर भन्नुहोस्

सिलिन्डर तपाईँको आइपुग्छ तपाईँको अहिले ट्राफिक जामले गर्दा त्यही वर्षाको कारणले गर्दाखेरि अलिकति अब ढिलो भइरहेको छ ढिलो हुन्छ तर जतिसक्दो हामी छिट्टो नै कोसिस गर्छ लियाइदिने तपाईँलाई तपाईँको कहाँ पो हो यहाँ मेरो चार पाँचवटा गर्नु थियो डेलिभरी कि एकैचोटि लिएर आउँदैछु अन्त पानीले पनि तपाईँको जग्गा कहाँ पो हो ए हजुर हजुर ए हुन्छ हुन्छ त्यो टेलिफोन एक्सचेन्जदेखिन् अलिकिति मुनि होइन तपाईँको ए हुन्छ हुन्छ जतिसक्दो म उयो त्यस्तै हो नि त अब सबैको हुन्छ थुप्रो हुन्छ जतिसक्दो अब हामी त कस्टमर हो फर्स्ट प्राओरिटी त दिन्छ तर के गर्नु अब ट्राफिक जाम हुन्छ अनि तपाईँको अहिले वर्षाको कारणले गर्दाखेरि हाम्रो पनि लोड गर्ने मान्छे हुँदैन अन्त जत्ति सक्दो त हामी कोसिस त गर्छ नि छिट्टो लियाइदिनु हुन्छ तपाईँको म आज बेलुकासम्ममा झारिदिन्छु नि आज दिउँसोसम्ममा झारिदिन्छु नि हजुर समस्या त अब सबैको छ हाम्रो पनि समस्यै समस्या छ अन्त जतिसक्दो अब हामी ल्याइदिन्छ आज भरे जतिसक्दो अब तपाईँको फर्स्ट प्राओरिटी दिन्छु तपाईँको उयो गर्छु म भन्छु अहिले फोन गर्छु तपाईँको आधा घन्टा बादमा नत्र तपाईँलाई म एक घन्टा बादमा झारिदिन्छु तपाईँलाई म फोन गर्छु तपाईँ

ए हुन्छ हुन्छ तपाईँ त्यहाँ म म भ्याइनँ भने नि म भाइलाई पठाउँछु एकजनालाई पठाउँछु तपाईँको फर्स्ट अब एक घन्टाभित्रमा म जतिसक्दो तपाईँको डेलिभरी दिने कोसिस गर्छु अन्त तपाईँ पैसा रेडी राख्नुहोस् अन्त त्यो भाइलाई पठाएँ भने चाहिँ तपाईँले पचास साठी रुपियाँ अलिकति भाइलाई एक्सट्रा दिनुपर्छ अन्त अहिले पानी हजुर हजुर पानी परिरहेको छ अन्त यस्तो वर्षाको टाइममा बाटो चिप्लो छ तर तपाईलाई म अब तपाईँको छैन रहेछ सिलिन्डर है म पठाइदिन्छु नि एक डेढ घन्टा ए हुन्छ हुन्छ अर्कोपालिदेखि चाहिँ म तपाईँलाई छिट्टै ल्याइदिन्छु नि हुन्छ त्यसो भने म राखेको तपाईँलाई फोन गरेर म पठाइदिँदैछु ल एक घन्टा बादमा